के तपाईँसँग स्वस्थ बिमा छ के तपाईँले यसलाई आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको लागि प्रयोग गर्नुभयो भन्दाखेरि यसमा म स के छ भने मलाई केही साल अगाडि हाम्रो यो नरेन्द्र मोदी जस्तो महापुरुषहरूले जस्तो हामीलाई स्वस्थका लागि एउटा एउटा बिमा छोडेको थियो यहाँ ब बाँडेको थियो केहीमा हदमा म मेरोमा छ यो अहिले पनि मैले धेरै जग्गा म यसलाई लिएर जाँदाखेरि यसलाई मैले आफ्नो परिवारलाई लिएर जाँदा अथवा आफू स्वयम् जाँदाखेरि त मैले सञ्चालन गर्न सकिनँ न परिवारको लागि सकेँ न आफ्नो लागि सकेँ जहाँ जान्छौँ वहाँ अब वहाँनिरबाट त यो त चल्दैन भन्ने कुराहरू आउँछ र हामीले चाहिँ के केही गर्नु नसकेको कुरा यहाँ झल्किन्छ